र भारतमा विशेष गरेर योगी आदित्यनाथ जो हुनुहुन्छ माननीय मुख्य मन्त्री उत्तर प्रदेश र उहाँले जुन शैक्षिक क्षेत्रमा उत्तर प्रदेशलाई जुन प्रकारले आज शिर्ष स्थानमा पुऱ्याउनुभएको छ र त्यसलाई हेर्दाखेरि चाहिँ म उहाँहरूको जुन कानुन व्यवस्था शिक्षा व्यवस्था भयो त्यस्तै प्रकारले मनोरञ्जनहरूको निम्ति पनि जुन प्रकारले उहाँले उत्तर प्रदेशलाई एउटा नयाँ मनोरञ्जनको हब बनाउने उहाँको जुन धारणा छ र त्यसलाई चाहिँ म एकदमै सराहनीय ठान्छु